आशिष दा म लक्ष्य भाइ बोलेको नि सुन्नुहोस् न तपाईँ अहिले सिलगढीमै हुनुहुन्छ है ए हजुर हजुर अनि नि सुन्नुहोस् न मेरो तिनजना साथीहरू छ कि तिनीहरू चाहिँ सिलगुढी आइरहेका छन् भर्खरै बागडोगरा एयरपोर्ट आइपुगेको भन्ने थाहा भयो हो उनीहरूको दार्जिलिङ आउने सल्लाह छ कि त्यसैले तपाईँलाई तपाईँको गाडी रिजर्भ गर्न पाइन्छ कि भनेर कल गरेको नि तपाईँ भ्याउनु त हुन्छ है ए धन्न तपाईँ हुनुहुन्छ र मलाई ढुक्कै छ है नत्र त मलाई तिनीहरूले केके भन्थ्यो होला नि तेरो सहर आएको र पनि तैँले त्यत्ति गाडीको व्यवस्था पनि मिलाउनु सक्दैनस् खोइ भइनस् हो तँ त भन्दै अब त्यो भन्थ्यो होला नि है हजुर हजुर हजुर

अनि सुन्नुहोस् न उनीहरूलाई चाहिँ नि बागडोगरा एयरपोर्टै जाइदिनु सक्नु हुन्छ है तपाईँ रिसिभ गर्नु नी उनीहरूलाई बागडोगरा एयरपोर्ट नी हजुर त्याँई आइपुग्यो हरे कि र अरू जग्गाहरू चिन्दैन अरे हो किनभने यो फर्स्ट टाइम हो नि त है उनीहरू आएको कि सिलगढी र दार्जिलिङ आउनु मन गरिरहेको छ त्यसैकारण चाहिँ त्यही रिसिभ गरिदिनु हुन्छ है तपाईँले हजुर हजुर ए ए धन्यवाद तपाईँलाई धन्यवाद छ है तपाईँले उनीहरूलाई चिन्नु त हुँदैन त्यसैले तपाईँको नम्बर चाहिँ नि म तिनीहरूलाई वास्ट्सएपमा दिन्छु अनि तिनीहरूको नम्बर चाहिँ म तपाईँलाई दिन्छु नि ल वास्ट्सएपमा अहिले नै दिइहाल्छु नि हजुर हजुर हजुर अनि सुन्नुहोस् न तपाईँहरूले नि तिनीहरूमध्ये जसलाई पनि एकजनालाई कल गरिकन नि तिम्रो साथीले तिमीहरूलाई एयरपोर्टबाट रिसिभ गर्नु पनि मलाई भनेको भनेर भन्नुहोस् न ल उनीहरूले चिन्छ म उनीहरूलाई पनि भनिराख्छु नि कि मैले चाहिँ मेरो एकजना दालाई भनेको छु गाडीको निम्ति दाले तँहरूलाई कल गर्छ भनेर म उनीहरूलाई पनि भनिराखिदिन्छु नि ल ए हुन्छ हुन्छ दा हुन्छ हजुर अनि अनि सुन्नुहोस् न बुङकुलुङको बाटो उनीहरूलाई त फाप्दैन होला कि भिरालो छ अलिक है फेरि यता भिडभाड देख्ने उनीहरूलाई बानी छैन त्यहीकारण चाहिँ यता रोहिणीकै बाटो ल्याइदिनुस् न है अलिकति राम्रो पनि छ मेन्टेन पनि गरेको छ हो र उनीहरूले अब त्यो नजाराहरू पनि दामी देख्छ होला त्यो खोला नालाहरू हो त्यहीकारण खुसी हुन्छ होला नि हजुर हजुर र त्यहाँ रोहिणीमा एउटा ढाबामा पनि रोक् रोकिदिनुहोस् न ल केही खान्छ होला उनीहरूले भोक लाग्छ होला हो त्यत्रो ट्रया के भन्छ ट्र्याभल गर्दा हो हजुर हजुर

खरसाङ भएर ल्याइदिनुहोस् न हजुर हजुर हजुर हजुर र खरसाङ सोनादा र घुम भएर आउँदाखेरि भाडा चाहिँ कति पर्छ होला हौ दा यसो पाँच हजार पाँच हजार त साह्रै भयो होला है अब नयाँ हो नयाँ नयाँ आएको हो अब म त तपाईँलाई अब चिनिरहने हो म त अब तपाईँसँग नै हिँडिरहने हो त्यहीकारण अलिकति मिलाइदिनुहोस् न भाडा चाहिँ हजुर दा हजुर थाहा छ अब त्यति नै लाग्छ अब अरूले त अब त्यति नै भन्छ त्यहीकारण त तपाईँलाई भनेको मैले तपाईँलाई चिन्छु नि त अब हजुर हजुर ए चार हजारसम्म त मिल्दैन होला नि ए हजुर हजुर पैँतालिस सयसम्म चाहिँ गरिदिनुहोस् न ल हुन्छ दा त्याँ त्योभन्दा ज्यादा चाहिँ अलिकति मलाई पनि साह्रै पर्ने भयो हो ए हुन्छ दा धन्यवाद हजुर हजुर हजुर हजुर धन्यवाद छ है दा तपाईँलाई हुन्छ दा त है तिनीहरूको नम्बर म तपाईँलाई वाट्सएपमा पठाइदिन्छु र तपाईँले कल गर्नुहोस् न ल हुन्छ दादा हुन्छ हुन्छ हुन्छ धन्यवाद